हजुर हजुर हो त ए होइन एकछिन एकछिन सर एकछिन राखिदिनुहोस् न मैले मेरो यो सानो बिमारी ल्याएको थिएँ कि अन्त त्यहाँ हस्पिटलमा पनि राख्ने जग्गै भएन नि त गाडीहरू अन्त त्यहाँ राखेको नि अलिकति पाँच दस मिनट दिनुहोस् न सर सर पाँच दस मिनट चाहिँ दिनुहोस् न म उयो गरिदिइहाल्छु म नि हटाइहाल्छु नि यहाँ बिमारीलाई म भित्र हाल्दैछु नि त कि हस्पिटलमा एमरजेन्सीमा उयो गर्दैछु एडमिट गऱ्योपछि म हटाइहाल्छु नि सर प्लिस त्यति उयो गरिदिनुहोस् न म निकाली हाल्छु हजुर हजुर सर होइन एकछिन एकछिन पर्खिनुहोस् न सर दस मिनट जति कि म एडमिट गर्दैछु हो त्यहाँदेखि तपाईँ म आएर हटाइदिइहाल्छु नि हुन्छ सर एकछिन हुन्छ हुन्छ सर त्यसो भए पाँच मिनट उयो गरिदिनुहोस् न ल म आइहाल्छु नि म निस्किन्छु अब मलाई पाँच मिनटहरू लाग्छ सर यहाँबाट निस्किनु प्लिस हजुर उयो गरिदिनुहोस् न सर हजुर हजुर बिमारी थियो नि त सर कि अन्तखेरि हौ हतारमा त्यतिकै राखेँ नि त म आइहाल्छु नि सर हुन्छ सर अबदेखि त्यसो गर्दिन हजुर सर हुन्छ सर आ आइहाल्छु म निस्किएको सर कि म हटाइहाल्छु नि गाडी हुन्छ सर हुन न उयो गरिदिनुहोस् न सर प्लिस आइन्दादेखि राख्दिन नि अब आज त त्यस्तै भयो नि त एमरजेन्सी बिमारी ल्याउनुपऱ्यो हो आइन्दादेखि गर्दिन नि ऊ यो नगरिदिनुहोस् न हुन्छ अबदेखि राख्दिन नि आजको लागि चाहिँ माफ गरिदिनुहोस् न सर हुन्छ सर हुन्छ हुन्छ सर हुन्छ